मलाई चाहिँ विशेष गरी चाहिँ अनलाइनहरू यसो हेर्दाखेरि चाहिँ मलाई सारी मन पर्छ त्यही कारणले गर्दाखेरि चाहिँ म विशेष गरी सारीहरू नै हेर्छु कोही बेला हेर्छु कुर्ती प्यान्टहरू टी सर्टहरू पनि हेर्छु तर विशेष चाहिँ मलाई सारी मन पर्छ अन्त मलाई मैले जुन चाहिँ अनलाइन एप्पबाट मगाएको यो मिसो एप्प जुन चाहिँ अनलाइन एप्प हो मिसोबाट चाहिँ मैले एकपल्ट सारी मगाएको थिएँ आजभन्दा एक वर्ष डेढ वर्ष जस्तै अगाडि अनि त्यो सारी चाहिँ मलाई अहिलेसम्म पनि मलाई एकदमै मन पर्छ मेरो त्यो फेभरेट हो मैले त्यो देख्दैखेरि नै मन परेर चाहिँ मैले मगएको थिएँ त्यो सारीको कलर चाहिँ ग्रे छ एकदम स्ट्यान्डर्ड कलर ग्रेमा अनि त्यसको ब्लाउज पनि ग्रे र गोल्डन मिक्स छ अन्त त्यो चाहिँ सारी विथ रेडिमेड ब्लाउज थियो र चाहिँ मैले अझै बेसी त्यसलाई प्रिफ्रेन्स दिएको थिएँ अनि मगाएको थिएँ किनभने मलाई चाहिँ एउटा सा एउटा आफन्तको बिहे एटेन गर्नु थियो अन्त मलाई चाहिँ त्यो रडिमेड ब्लाउज त्यो सारी फेरि त्यो ब्लाउजमा चाहिँ अलिकति स्टाइल थियो अगाडि बेल टक्क आएको अन्त सारी लगाउँदाखेरि पनि राम्रो देखिने मैले तल रिभ्युहरू पनि हेरेँ अन्त थुप्रैले लगाएको पनि देखेँ अन्त राम्रो लागेर चाहिँ मैले त्यो ग्रे कलरमा चाहिँ मैले मगाएको थिएँ र मैले जस्तो भनेको त्यस्तै आयो त्यो सारी राम्रो एकदम हलका खालको लउनु पनि एकदमै मन पर्ने विशेष त मलाई कटनको सारीहरू मन पर्छ तर त्यति बेला चाहिँ मैले त्यो चाहिँ जर्जेट जर्जट फेब्रिकमा मगाएको थिएँ र मैले भनेको जस्तो राम्रो आयो त्यो अन्त अलिकति फ् लुज चाहिँ थियो ब्लाउज तर मैले यहाँ लोकल मेरो टेलरसँग मैले फिटिङ गराएँ अनि त्यो एकदमै राम्रो अन्त बिहे एटेन गर्नु जाँदाखेरि पनि थुप्रोले मलाई चाहिँ पोजेटिभ कमेन्ट दियो त्यसको बारेमा चाहिँ होइन त्यो ब्लाउज चाहिँ अलिकति स्टाइलिस भएकोले गर्दाखेरि सबैले मन पराइदियो र अहिलेसम्म पनि मलाई चाहिँ त्यो सारी एकदमै मन पर्छ त्यो सारीभन्दा पनि त्यसको ब्लाउज मलाई धेरै मन पर्छ अनि त्यो लगाउनु पनि एकदमै सजिलो छ त्यसले गर्दा त्यो ब्लाउजमा भएको बेल्टले गर्दाखेरि चाहिँ सारीको फल्स पनि एकदम मिलेर बस्छ र म चाहिँ आअब साथीहरूलाई पनि मेरो रिलेटिभ्सहरूलाई पनि म चाहिँ त्यो सारीको विषयमा चाहिँ म मतलब अब किन्नू किन भन्नु चहान्छु अन्त एकदमै राम्रो छ राम्रो लागेको छ मलाई अहिलेसम्म पनि मेरो लागि चाहिँ त्यो चाहिँ मेरो एकदम फेभरेट सारी भएको छ